अब कतिवटा कुरामा चाहिँ हामीले धेरै कुरामा चाहिँ अनुभव नहुँदाखेरि चाहिँ हाम्रो मनमा डर हुन्छ र दर्शकहरू देख्दाखेरि चाहिँ गीत गाउनु भन्दा अगाडि दर्शकहरू देख्दा चाहिँ हामीलाई डर हुन्छ किनकि त्यो मनमा चाहिँ अब कहिले पनि हामी त्यसरी अगाडि आएर गाएको हुँदैन त्यही भनेर चाहिँ हामीलाई डर बसेको यसको लागि चाहिँ हामीले अब धेरै प्र्याक्टिस भनौँ प्र्याक्टिस गर्नुपर्छ अब अगाडि मान्छेलाई चाहिँ फेस गर्नु है मान्छेको अगाडि आएर गीत गाउनु चाहिँ हाम्रो सिक्नुपर्छ मान्छेले फेस गर्नु सिक्नुपर्छ त्यसपछि चाहिँ जब हामी यो कुराबाट हामी यो कुराबाट अगाडि बढ्छ तब हामीहरू मनमा केही डरभर पनि बस्दैन